हजुर ठिकै हुनुहुन्छ त बहिनी के थियो होला ए हजुर छ त बहिनी कतिओटा जस्तो चाहिएको थियो ए हुन्छ त तर तपाईँलाई चाहिएको भन्दा बेसी नै छ छन त कि र पनि अरू पनि रेडी हुँदैछ हुन्छ तपाईँलाई त्यस हजुर ए हजुर हजुर ए हजुर काठहरू त राम्रो राम्रो छ टिकको छ सालको छ कटुस छ चिलाउने हो सखुवा तपाईँलाई चाहिएको केको हो अब अलिकति दाम चाहिँ दामै पर्छ हो तर काठ पनि राम्रो छ आबो हामीले पनि दोकान चलाउनुको लागि गर्नैपऱ्यो हो अलिकति अब मान्छेलाई अब पैसा छ भनेदेखि अब राम्रै लगेर जान्छ हो अब काठ चिलाउने पनि नराम्रो होइन कटुसहरू हो एकदम राम्रो हुन्छ एकदम अब मेच्योर गाछहरूको बनाएको हामीले हो तपाईँको त्यो अब किरा धमिरा भन्ने लाग्ने कुनै चान्सेस छैन हामी पलिस सलिस गरेर सबै रेडी गरेर एकदम तपाईँलाई अब लास्टमा दिनु मात्रै रहन्छ तपाईँले लगेर खाली तपाईँले अब कबले कहाँ त्यसलाई सेटअप गर्नुहुन्छ त्यो गर्नु मात्रै तपाईँको रह्यो यहाँबाट लगेपछि हो ए हुन्छ हुन्छ आउनु नि बहिनी तपाईँ कहिलेतिर आउनुहुन्छ कि मलाई एकपल्ट फोन गर्नुहोस् फोन गरेर आउनुहोस् न तपाईँलाई के कति चाहिएको छ यहाँ आएर तपाईँले समान चेक गर्दा पनि हुन्छ हो तपाईँले खुद अब अब आफूले आएर आँखाले हेरेको जस्तो चाहिँ हुँदैन अब फोनमा बोलेको भनेको अलग्गै हुन्छ हो तर पनि तपाईँले अब फोनमा मलाई भन्नुभयो त्यो राम्रो कुरा हो अब आउनुहोस् मेरोमा एभेइलेबल छ तपाईँलाई जे जति चाहिएको हो कति अब रेडी पनि हुँदैछ कति अब हामीसँग छ पनि एभेइलेबल छ हो हुन्छ आउनुहोस् न तपाईँ कहिलेतिर आउनुहुन्छ हो हजुर हुन्छ तपाईँलाई अब चाहियो भने चियरहरू पनि छ काठको हो त्यो सालको चाहियो भने सालकै छ टिकको छ सखुवाको अब चियर सोफा फर्निचर तपाईँलाई जति पनि जे पनि चाहिन्छ हो मेरोमा मोटामोटी पाउनुहुन्छ अब काठको जति पनि बनिने टेबलहरूदेखिको लिएर डाइनिङ टेबलहरूदेखिको लिएर चियरहरूदेखिको लिएर सोफासेटहरूदेखिको लिएर हरेक कुरा पाउनुहुन्छ बेडहरू भयो दिवान बेड भयो है डबल बेड हजुर तपाईँलाई मेरोमा हरेक कुरा एभेइलेबल पाउनुहुन्छ काठको जति चाहिँ कि तपाईँ आउनुभयो भने खाली चाहिँ हुनुहुँदैन तर अब आएर एकपल्ट हेर्नुहोस् न है तपाईँलाई के कस्तो लाग्छ हुन्छ हुन्छ हुन्छ आउनुहोस् न ल हुन्छ कहिलेतिर आउनुहुन्छ